हेलो हजुर ए हजुर हो त हजुर हजुर हजुर हजुर हजुर कुन चाहिँ भन्नु भयो हजुर हजुर भन्नुहोस् न कुन चाहिँ जुत्ता भन्नु भयो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर यो कसै कसै स्निकर्समा चाहिँ क्या कडा सेप दिनु लागि अलिक त्यो अलिक हार्ड टाइपको उस लुगाहरू युज गरेको हुन्छ हजुर त्यसले गर्दा हुनुसक्छ हजुर कति दिन जस्तै भयो तपाईँले लगाउनु भएको ए हजुर त्यो एक दुई दिन लगाउनुहोस् हो हजुर एक दुई दिन मोजा हालेर लगाउनुहोस् अन्त एक दुई दिन लगाए पछि चाहिँ खोलिन्छ होला त्यो हजुर त्यस्तो उपाय चाहिँ एक्सचेन्ज त अब यो क्यास रिर्टन त हुँदैन हाम्रोबाट हो ए अब लगाइ सक्नु भएछ युज गरिसक्नु भएछ एकपल्ट हो अन्त अब युज गरेको सामान त फर्काउँदा अब हामीलाई पनि लसै पर्छ हो अब एक दुई दिन चाहिँ त्यसरी गर्नुहोस् न ल हेलो अन्त एक दुई दिन गर्नुहोस् त्यस्तो हो अन्त भएन भने चाहिँ यो जुन चाहिँ जुत्ता बनाउनेहरूले पनि गरदिन्छ त्यस्तो कामहरू कि अन्त अब तर त्यो जुत्ता बनाउँदा चाहिँ अलिक पुरानो देख्छ होला अब त्यो मनपर्देन भने चाहिँ तपाईँलाई अब रिटर्न त गर्नु भएन अब फ्युचरमा जुत्ता किन्दाखेरि अब फिप्टी पर्सेन्ट अफ दिन्छु नि ल हजुर मिल्दैन हुन्छ हुन्छ हजुर